अब अरू भाषाकोभन्दा पनि म नेपाली भाषाको नै भन्छु मलाई अब मन पर्ने नायक नाय अब हिरो हिरोइन चाहिँ मलाई यो उयो बुद्धि तामाङ हो एउटा एउटा हो त्यो के भन्छ दयाहाङ राई उनीहरू उनीहरू चाहिँ मलाई एकदमै मनपर्छ उनीहरूको अब बोलीहरू उनीहरूको एक्टिङहरू भयो है उनीहरूको एकदमै राम्रो छ मान्छेलाई अब हसाँउने उनीहरूकोमा त्यो टेलेन्टहरू छ त्यसले गर्दाखेरि मलाई एकदमै मनपर्छ यिनीहरू उनीहरू चाहिँ र अब त्यो अब भनौँ भने अब उनीहरूको मलाई मनपर्ने अब चलचित्र चाहिँ यो कब्बडी कब्बडी वान टू कब्बडी हो यो यिनीहरू चाहिँ साह्रै मलाई मनपर्छ कब्बडी थ्री पनि राम्रो एकदमै राम्रो छ तिनीहरूमा चाहिँ अब मलाई एकदम मलाई हँसाउने खालाको फिल्म भएर चाहिँ मलाई त्यसतै फिल्महरू नै मन पर्छ हसाँउने नै फिल्महरू मनपर्छ अनि त्यही हो नेचरल नेचरल रोलहरू गर्छन् उनीहरूले चाहिँ अब अब कसैले नसिकाइकन अब आफै आफ्नै मनबाट गरेको टाइपले गर्छ उनीहरूले रोलहरू चाहिँ त्यसले गर्दाखेरि चाहिँ एकदमै अब साच्चिकै नै अब उनीहरूले गर् उयो फिल्म नखेलेको जस्तो प्रकारले अब खेल्दाखेरि चाहिँ हो त्यो कुराहरू चाहिँ उनीहरूको मन पर्छ अन्त त्यही हो त्यती नै हो